हाम्रो चाहिँ टुरिस्टहरूको लागि रेन्टर कार्सहरू पाउँछ बसेसहरू पाउँछ लक्जरिस कार्सहरू पाउँछ हो टुरिस्ट स्पटको लागि चाहिँ लाभा कालिम्पोङ कफेर हरूमा राम्रो राम्रो छ होमस्टेहरू पनि छ घुम्नुको लागि जतिखेर पनि गाडीहरू पाउँछ राम्रो राम्रो लक्जरिस कार्सहरू पाउन सक्नुहुन्छ बाटोहरू पनि राम्रो छ होटलहरू एकदमै राम्रो छ मार्च अप्रेलतिर घुम्नु आउनुभयो भने चाहिँ एकदमै राम्रो छ त्यतिखेर रोडोडेन्ड्रनहरू फुलेको हुन्छ हो होटलहरूको एकदमै राम्रो राम्रो सुविस्ताहरू छ कति जग्गातिर अफरहरू पनि पाउन सक्नुहुन्छ